मेरो गाउँ चाहिँ नि हाइवेदेखि नजिक छ कालिम्पोङ दार्जिलिङ ख खरसाङ सिलगढी गान्तोक सिक्किम नजिक पर्छ सेन्टरमा पर्छ कि चारैतिरबाट व्यापारीहरू आउँछ घरमा नजिकै टिस्टा बजार पनि छ तक्दामा सानो सानो बजारहरू पनि छ वरिपरि अन्त फलफुलहरू धेरै धेरै भएको चाहिँ हामी सिधै सिलगढी मन्डीतिर पठाउने गर्छौँ पठाउनुको लागि चाहिँ आफ्नो मार्कार लायो अन्त टिपेर बारीको छेउमा राखिदियो मार्कार लगाएर पठाउनु पर्ने ठाउँको पनि मार्कार लगायो आफ्नो पनि लगायो अनि ड्राइभरलाई फोन गरेपछि ड्राइभर आएर उठाएर लान्छ फुलहरू कट फ्लावरहरू उठाउने फुलको व्यापारीहरू पनि छ उनीहरूलाई बोलाए पछि उनीहरूले लान्छ कम्ती कम्ती भएको घरैबाट पनि खुद्रा व्यापारीहरूले ल्याएर कालिम्पोङ बजारमा हाटमा ल्याएर बेच्छ कसैले गाउँ घरमै पनि जसकोमा आफ्नोमा नभएको चिजहरू गाउँ घरमा पनि किनेर खान्छ हो त्यसरी नै हामी फलफुलहरू हामी त्यसो गर्छौँ दस किलोभन्दा कम्ती छ भने गाउँभरि सब्जी उठाउने दिदीबहिनीहरू दाजुभाइहरू हुनुहुन्छ तौलेर राखि राखिदिनु पर्छ घरकोहरू आएर उठाएर लान्छ हप्तामा दिनमा आएर पुरा हिसाब गरेर पैसा दिन्छ धेरै कम्ती छ भने घरमै खान्छौँ छिमेकीलाई बाँडचुँड गर्छौँ गाउँमा बाटर सिस्टम् जस्तो हुन्छ मेरोमा जुन प्रकारको फलफुल छ त्यो अर्कोकोमा हुँदैन अनि हाम्रोमा फलेको उसलाई दिने उसकोमा फलेको हामीलाई दिन्छन् यसरी हामी बाँडीचुँडी खान्छौँ आफन्तकोमा कोसेली पनि त्यही लान्छौँ यसो कसैकोमा आफन्त मान्छेकोलाई भेटघाट गर्नु जानुपऱ्यो भने यसो झोलामा अलिकति बोकेर लगिदिने गर्छौँ सागसब्जी पनि त्यसै गर्छौँ आफ्नोमा नभएको अर्कालाई दियो अर्कोकोमा नभएको आफ्नोमा ल्यायो खाएर उब्रिएको बेच्यो बेच्नुको लागि एक किलो आधा किलोसम्म पनि उठाउने व्यापारी छ कुइन्टल कुइन्टलको उठाउनेदेखि लिएर बोराभन्दा धेरै पठाउँदा गाडीभारा तिरेर पनि पठाउँदा पोसाउने खालको छ भने हामी सिलगढी पठाउँछौँ भाउ राम्रो छैन भने टिस्टातिर अलिक नजिक नजिक पठाउँछौँ अझै धेरै नराम्रो भाउहरू हुँदाखेरि उठाउने खुद्राखाद्री उठाउनेलाई पनि दिन्छौँ कोही त धेरै सब्जी छ फलफुलहरू बेसी फल्यो तर भाउ पनि आएन मान्छे लाएर टिपाउँदा पनि नोक्सान हुने छ भने अब त्यसै बोटमै कुहिर जानु दिनु दिन्छौँ त्यसो गर्नु पनि हामी बाध्य हुन्छौँ त्यस्तै हो अरू त के गर्नु यस्तै हो